अन्धविश्वास भन्ने चाहिँ एकदमै गहिरो शब्द हो जसलाई चाहिँ उहिलेको मानिसहरूले प्रयोग गर्थे आजकल प्रायःले यो अन्धविश्वासलाई अपनाउँदैन या विश्वास गर्दैन र कतिवटा कुरो चाहिँ अहिले पनि हामीले गाउँ बस्तीमा देख्छौँ उनीहरूले अहिलेसम्म पनि विश्वास गर्छ केही विश्वास या अन्धविश्वास उनीहरूले गरेकोमा एउटा चाहिँ मैले देखिरहेको कुरो चाहिँ बा बिरालोले बाटो काट्नु जस्तो अब गाडी गइरहेको छ या कुनै मानिस बाटोमा हिँडि्रहेको छ अचानक उसको अगाडिबाट बिरालोले बाटो काट्यो भने विश्वास उनीहरूलाई विश्वास हुन्छ कि मैले गर्दै गरेको काम चाहिँ पुरा हुँदैन या मैले गरिरहेको यात्रा चाहिँ पुरा हुँदैन या कुनै दुर्घटना हुन्छ भन्ने उनीहरूले विश्वास गर्छन् अनि कति बाटोबाट नै फर्किएर आफ्नो घरतर्फ पनि जान्छन् अनि अर्को एकदमै प्रचलित चाहिँ राति भान्साघर बढालेर उनीहरूले त्यो जमेको मैला फ्याँक्दैन कारण उनीहरूले विश्वास गर्छ कि उनीहरूले त्यो मैला फ्याँक्यो भने आफ्नो घरको लक्षण या आफ्नो घरको राम्रो राम्रो कुरोहरू चाहिँ उनीहरूले फ्याँकिपठाउँछ या बढारी पठाउँछ भन्ने कारणले गर्दा चाहिँ उनीहरूले राति घर बढाले तापनि उनीहरूले मैला फ्याँक्दैन अर्को कुरो चाहिँ एकदमै कमन भएको कुरो चाहिँ हप्तामा कडा दिन भन्नेहुन्छ जस्तो मङ्गलवार बिहीबार शनिवार उनीहरू घरदेखि बाहिर गएर बास बस्दैनन् या घरमा कोही आयो भने पनि पाहुना आयो भने पनि उनीहरूले त्यहाँनिर बास दिँदैनन् अर्को कुरो चाहिँ सपना जस्तो सपनामा उनीहरूले मासु खाएको देख्यो या मासु देख्यो उनीहरूले विश्वास गर्छन् कि घरमा अशुभ कुनै काम हुन्छ या घरमा जुठो लाग्छ या सन्तानमा जुठो लाग्छ या घरमा दुख बिमार हुन्छ भन्ने पपनि एउटा एकदमै प्रचलित अन्धविश्वास छ अर्को चाहिँ जस्तो चराचुरुङ्गी कराउँदा चुराचुरुङ्गीमा पनि जस्तो काग कोइली त्यो राति कराउँदा बेलुकी कराउँदा बेलुकी पख कराउँदा उनीहरूले सोच्छन् कि यसले गर्दाखेरि चाहिँ घरमा कसैलाई बिमार या कसैलाई केही नराम्रो कुरो या खबर आउँछ या कोही बिमार हुन्छ भन्ने चाहिँ एकदमै प्रचलित यो अन्धविश्वास छ अरू पनि धेरै धेरै छन् तर मैले देखिरहेको र अरूकोबाट सुनिरहेको चाहिँ यिनीहरू चाहिँ एकदमै प्रचलित अन्धविश्वासहरू नै छन्